हिजोआज चाहिँ नानीहरूले नयाँ खेलहरू खेल्ने भनेको चाहिँ तपाईँको गेमहरू हो जसलाई मोबाइल गेमहरू हो जसमा एमएल भयो क्ल्यास अफ क्ल्यान्हरू भयो त्यसमा मोबाइलमा उनीहरूले चाहिँ जुन चाहिँ बाहिर निस्किएर खेल्ने चाहिँ होइन घरभित्र नै बसेर एउटा फोन लिएर फोनभित्र नै खेल्छन् नानीहरूले चाहिँ त्यस्ता खेलहरू छन् नानीहरूले जसले चाहिँ उनीहरूको मानसिक्तामा पनि अलिकति असर गरेको जस्तो लाग्छ जुन चाहिँ प पारम्पारिक खेलहरू थियो बाहिर निस्किएर खेल्ने त्योभन्दा चाहिँ अहिलेको यो जुन चाहिँ खेलहरूले चाहिँ हाम्रो नानीहरूलाई चाहिँ धेरै नै असर गरेको जस्तो पनि लाग्छ